सुन न प्रनिता के भन्छ अस्ति मैले तिमीलाई भनेको थिएँ तिमीसँग गएको थिएँ नि स्वेटर किन्न बिच गल्लीमा अँ त्यो आठ नम्बर दोकानको उतापटि छ नि हौ पल्लोपट्टि अँ हो त्यहाँबाट स्वेटर लगेको थिएँ नि घरमा अँ मैले लगाएको थिएँ नि त अस्ति बजार जाँदा कि कस्तो राम्रो लाग्यो भन न जाडो पनि भइरहेको थियो होइन त्यो लगाएको थिएँ कि अन्त तातो भयो होइन अन्त घर गएँ मैला भयो नि छिटा लागेर हो फेरि एकछिनमा पानी पऱ्यो नि त हो अन्त के भन्छ त्यो त धोएको म त हुस भुवाहरू उड्छ होला सोचेको थिएँ तिमीले पनि भन्यौ के भन्छ यो बुनेको स्वेटर त अब भुवाहरू उठ्छ भनेर भनेको थियौ होइन अन्त कस्तो लाग्यो धुनु पनि धोउँ कि नधोउँ भएको थियो अन्त हातले धोएँ होइन हल्का ब्रस गरेको थिएँ मैले केही पनि भएन कस्तो राम्रो हेर न धोएर सुकाएँ फेरि लगाउनु लगाएर अब यहाँ हेर आइरहेको छु हो त्यो के भन्छ अहिले पनि हेर यी कस्तो मजाको देखिइरहेको छ हो भुवाहरू पनि उठेको छैन तिमी पनि किन न सस्तो पनि लाग्यो मलाई त रेन्ज पनि राम्रो रहेछ हो सस्तो पनि लाग्यो हो कलर पनि दामी लाग्यो हेर मैले त ग्रिन कलर किनेको होइन म त जान्छ होला लाइट कलर हुन्छ होला भनेर सोचेको थिएँ हो राम्रो लाग्यो हुन्छ नि कलर पनि गएन डार्कको डार्कै रहेछ नयाँ देख्दैछ हो अन्त एकदम स्ट्रेचेबल पनि रहेछ सबै फिट पनि हुने मोटेलाई पनि राम्रो हुने हो किन ल म लैजान्छु नि तिमीलाई त्यो दोकानमा कस्तो मनपऱ्यो स्वेटर हुन्छ नि मलाई त पुरै मनपऱ्यो तातो पनि तातो हुने जाडोमा लगाउँदा पनि हुन्छ गरममा लाउँदा पनि हुने पेन्टमा लगाउँदा पनि हुन्छ हो कुर्तामा लगाउँदा पनि हुने फेरि तिमीलाई पनि मनपर्छ अँ त्यही त किन भनेको मैले तिमीलाई अँ रेन्ज पनि त कस्तो कम्ती लाग्यो हो स्वेटर हेरी त रेन्ज त अन्त कम्ती नै हो नि त हेर कस्तो राम्रो स्वेटर रहेछ तिमीलाई पनि मनपर्छ एकपल्ट हिँड त सम्भव हरेक सिजनमा यो चाहिन्छ हुन्छ नि विन्टरमा पनि लगाइरहेको लगाई राख्नुपर्छ भयो अहिले त त्यो पनि अहिले गरम चल्दैछ होइन तर पनि एकदम गरम पनि नलाग्ने अब यस्तो राम्रो खालके मनपऱ्यो मलाई चाहिँ पुरै मनपऱ्यो यो स्वेटर